हेलो

हजुर म त ओभर एज छु कि अलिक अलिकति बिसन्चै छु हजुर हजुर

मेरो त खास चाहिँ डाइबिटिज त छँदैछ हो प्रेसर छ हो त्यो डाइबिटिजको दबाई पनि कन्टिन्यू छ प्रेसरको दबाई पनि प्रेसर चाहिँ अब यो अहिले अलिकति लो भएको छ हो अब भएको छ अन्त यो हातखुट्टाहरू अलिकति झम्झमाउँँछ हो हजुर जिउहरू चाहिँ अलिकति चिलाउँछ हौ खै ननुहाएको भन्नु पनि नुहाइरहेकै छु हो अनुहार चिलाउँछ अन्त त्यो खै अब हिँडडुल गर्नु पनि सकिँदैन अब बेसी उमेर भएर होला हौ अँ त्यो क्लि क्लिनिकमा आउँ त भन्छु त्यति आँटै आएको छैन हौ अँ अँ अँ

प्रेसर प्रेसर अहिले लो छ हौ डाइबिटिज डाइबिटिज नि कन्ट्रोलै छ अहिले चाहिँ हो अन्त बेसी चाहिँ त्यही हो कतिवटा कुरो चाहिँ डाइजेस्टै हुँदैन हौ मलाई खाँदाखेरि नि बेसी बेसी खायो भने पनि बिमारी हुन्छ कम्ती खाँदा पनि भोक लाग्छ हो त्यस्तै छ हौ हुन्छ कहिलेतिर आउँदा ठिक होला हौ अन्त आउनु त पर्ने कि हाम्रो यो सवारी साधन पो राम्रो हुँदैन हौ त्यो मिलाउनुपर्छ हाम्रो बाटोघाटो पनि त्यति राम्रो ठिक छैन हो गाडीहरू पनि झट्टै भन्दा मिल्दैन हो त्यो सब हेरर पो आउन पर्छ हौ हामी अलिकति रिमोट जग्गामै छौँ कि त्यसले गर्दा नि हुन्छ म हजुर त्यही त अब यसो नि अब घरको कतिवटा प्रब्लम नि हुन्छ हो झट्टै झट्टै निस्केर हिँड्नु पनि सकिँदैन हो म त अघि भनिहालेँ अलिकति प्रेसर नैै बेसी भएर चाहिँ हिँड्नुलाई त्यति आँट पनि हुँदैन रहेछ हौ अहिले कस्तो हुनुहुन्छ ठिकै हुनुहुन्छ ए हजुर हजुर हजुर हुन्छ ठिकै चाहिँ ल ल ल हुन्छ